हलो नमस्ते सर ए हजुर सर त्यो अस्ति तपाईँको कविताको बारेमा यसो कुराकानी गर्नु थियो सर हजुर आएँ

हजुर

सर अर तपाईँ अब आफूलाई त स्वच्छन्दवादी भन्नुहुन्छ अनि त तपाईँले यस्तो रेभ्युलेसनरी कविताहरू लेख्नु ठिकै लाग्छ सर

तपाईँको कविता त मलाई एकदमै मन पऱ्यो सर कि तर म एउटा लेखक भएकोले लेखक भएर है सर म त तपाईँको कुरा काट्दै पनि म एउटा लेखक भएर मलाई चाहिँ तपाईँको कविता मन परेन पनि भन्दिनँ मन पऱ्यो पनि भन्दिनँ है किनकि कतिवटा कतिपय कुराहरू एकदमै राम्रो पनि छ र कति कुरा अब यसै हेऱ्यो भने मलाई चाहिँ कति पचेन भनौँ है सर र अब यो जस्तो लिटरेचरबारे जस्तो यो हाम्रो साहित्यमा यसको तपाईँले जसरी यसलाई बढाएर लानु हुँदैछ है यसको कथा कवि कविताहरूमा विशेष गरेर कमानको त्यो विषयहरूलाई लिएर मलाई तपाईँसँग अलिक अलिक विस्तृत रूपमा अलिक योबारे छलफल गर्नु थियो नि सर कि कुनै दिन भेट्ने कष्ट गर्नुहुन्छ सर हजुर सर ए हुन्छ हुन्छ सर हुन्छ हुन्छ सर हुन्छ